हेलो गुड आफ्टरनुन मेम हजुर म सोनिया मिस बोलेको हजुर तपाईँले मलाई अघि हजुर अघि तपाईँले मलाई कल गर्नु भएको रहेछ नि त्यो लेसन प्लेनको बारेमा सोध्नु हजुर हजुर ए यो हप्ता त म थ्री क्लासमा जाँदैछु हो फर्स्टमा मेरो मर्निङकै क्लास छ थ्री क्लासमा र त्यहाँनिर चाहिँ म म्याथ गराउँदैछु अनि अस्ति भर्खर मैले एड गराउँदै थिएँ हो एडिसन अनि त्यो चाहिँ मैले सकाइ सकिसकेको छु नानीहरुलाई अनि अब फेरि सबट्रेक्सनमा जाँदैछु अनि त्यही हुन्छ होला यो हप्ताभरिमा चाहिँ क्लास थ्रीमा चाहिँ म सबट्रेक्सननै गराउँछु अनि मेरो अझै क्लास फाइभमा पनि छ क्लास हो त्यो चाहिँ आफ्टरनुन पट्टि पर्दो रहेछ त्यसमा चाहिँ म क्लास फाइभकोहरूलाई पनि क्लास फाइभमा चाहिँ मरो म्थाथ छोडेर अर्कै सब्जेक्ट रहेछ हो नेपालीमा रहेछ अनि म त्यहाँनिर चाहिँ नेपालीकै एउटा कथा पढाउन जाँदैथेँ अहँ त्यो अहँ मैले साइन्सहरू त लिएको छैन नि छैन हजुर हजुर ए हुन्छ म हेर्नुपर्छ अब मैले थ्री क्लासमा पनि गराउँदैछु फेरि फाइभ पनि हो म अब आफ्नो लेसन प्लेनमा हेर्छु नि म बिचमा खोइ भ्यायोओऱ्यो भने म ल्याइदिन्छु हजुर हजुर

हजुर अँ हुन्छ त मिस गराउँदाखेरि हुन्छ अब म मेरो लेसन प्लेन बनाउँदै छु कि त्यसमा म हुन्छ म त्यो लाइफ साइन्स पनि एड गर्दि राख्छु नि ल अनि म टाइम निकालेर चाहिँ जाइदिन्छु नि हजुर

ए हुन्छ हुन्छ म म मिलाउँछु नि ल टाइम टेबल अनि म तपाईँलाई फेरि कल गर्छु नि हुन्छ